सर्वप्रथम मैले स्टेजमा गीत गाउँदाखेरि अहिलेसम्म त्यस्तो नर्भसनेसहरूलाई मैले चाल नर्भसनेस भएको चाल पाएको छुइनँ किनभने मैले गीत गाउँदै गर्दाखेरि कि त स्टेजको अगाडि एकदम अन्धकार हुन्छ खालि मलाई मात्रै मेरैमा मात्रै लाइट फोकस गरेको हुन्छ र त्यसले गर्दाखेरि म अगाडिको मान्छेहरू कसैलाई देख्दिनँ पनि अनि यदि अब त्यो लाइट फुल छ र त्यो मान्छेहरू जो श्रोताहरू हेरिरहनुभएको छ उनीहरूलाई उनीहरूकोमा पनि लाइट छ भने चाहिँ म आफ्नै गीतमा डुबेको हुन्छु र उनीहरूलाई याद गर्ने मेरोमा समय नै हुँदैन